हाम्रो मापी माछा मार्नु जादाँखेरि हाम्रो ग गाउँ घरबाट चाहिँ छोरी चेलीहरू चाहिँ जाँदैन खोला तर्नु सक्दैन उ डराउँछ खोलासँग अन्त घरमै नै यसो उता गर्छ तर कति चाहिँ म घुम्नु डुल्नु जाँदाखेरि यसो देख्छु करेन्ट जालहरू इलेक्ट्रीहरू लाएर माछा मार्दै गरेको हुन्छ कोही नारीले माछा उघाउँदै के टिप्दै बगरमा फ्याँक्दै गरेको देख्छु त्यो चाहिँ मलाई मनपरेन हाम्रोहरू चाहिँ त्यस्तो छैन हाम्रो दुःख सुख घरकै काम गर्छ खोलातिर जानु खोलासँग पुरा डराउँछ ठुल्ठुलो खोला झन पट्टै छेउ पर्दैन पुरा डराउँछ र नै त्यसरी नै हाम्रो छोरी चेलीहरू चाहिँ त्यही घाँस दाउरा यता उता खाना पिना लुगा फाटाहरू धुनु त्यसरी नै गर्छ हाम्रो